हाम्रो भारतमा आदिवासी नेपाली सबै समुदायका छन् तर आ भाषाहरू उहाँहरूले नेपाली पनि बुझ्नुहुन्छ अनि आदिवासी पनि बुझ्नुहुन्छ हामी सबैजना एकाअर्काको भाषाहरूलाई हामी प्रयोग गर्दछौँ